चिकित्सा सेवा प्राप्तिको लागि त साह्रै राम्रो हो यो किनकि सरकारी होइन गरिबहरूको लागि सरकारहरूले सुविधा दिनु भएको छ किनकि सबै गरिबहरूले पैसा हुँदैन दुःख हुन्छ खटेर खानु पर्छ होइन कति चिजको असुविधा हुन्छ कमाइ राम्रो हुँदैन फेम परिवार ठुलो हुन्छ त्यसले गर्दा दबाईको पैसा हुँदैन बिमारी हुँदा डाक्टर देखाउन पाइँदैन त्यसले गर्दा असुविधा हुन्छ त्यसले गर्दा चाहिँ होइन चिकित्सा सेवा प्राप्तिहरू साह्रै गरिबहरूको लागि चाहिँ गाउँ ठाउँमा चाहिँ यसरी क्याम्प बसिदिएको चाहिँ साह्रै जनताहरूको लागि साह्रै राम्रो हो होइन यो यस्तो सेवालाई अगाडि बढाएको चाहिँ साह्रै राम्रो लागेको छ किन घरी आँखाको चेक अप हुन्छ दाँतको चेक अप हुन्छ होइन मान्छेको बिमारीको चेक अप हुन्छ जाँच हुन्छ त्यसले गर्दा चाहिँ साह्रै राम्रो हो यो सेवा प्राप्ति चाहिँ होइन त्यसले गर्दा सबैले नै लिनु पर्छ गरिब होस् कि धनी होस् सबैले चाहिँ यो चिज लिनु पर्छ सबैको लागि राम्रो हो स्वास्थ्य होइन स्वास्थ्य नै ठुलो हो शरीरको त्यसले गर्दा चाहिँ एकदम यो राम्रो सुझाउ हो मलाई चाहिँ राम्रो लाग्छ सबैले लिनु पर्छ यो चिकित्सा सेवा प्राप्ति चाहिँ होइन एकदम यो चाहिँ सरकारले गाउँ ठाउँ गाउँ गाउँमा खोलिदएको केन्द्र हो साह्रै राम्रो छ यो चाहिँ साह्रै राम्रो लाग्यो मलाई